विकासशील विश्वबारे मेरो के धारणा छ भने संसार अहिले धेरै अघि बढिरहे बढिसकेको छ र अहिले हेऱ्यौँ भने हाम्रो यो तक्निकी रूपमा पनि संसार धेरै अघि बढिरहेको छ यसले कम्युनिकेसन क्षेत्र अब तपाईँको ट्रान्पोटेसन क्षेत्र यो बिजिनेस क्षेत्र सबैमा अघि बढिरहेको छ र मान्छे अहिले भन्नु हो भने मान्छे अहिले जुनसम्म होइन मार्ससम्म पुगिसकेका छन् यी विकास भएर नै मान्छे त्यत्रो टाडो मतलब स्पेससम्म पुगिसकेका छन् र हामीलाई मोबाइल फोन चलाएर होस् ल्यापटप चलाएर होस् यसले हामीलाई धेरै मद्दत गरिरहेका छन् र हामीले संसारभरिको नै खबर होस् अब न्युज भनौँ अब होइन न्युजहरू हामीले सहजै नै हाम्रो आफ्नो सानो फोनमा ल्यापटपमा हामीले खबर पाउने गर्छौँ सुन्न पाउने गर्छौँ र मलाई चाहिँ यो विकास सिल विश्वबारे मेरो लागि चाहिँ अब राम्रो धारणा छ अनि संसार धेरै परिवर्तन भइरहेकै देख्छु म